मैले चाहिँ कन्डिसनर अर्डर गरेको थियो रिभ्यु हेरेर नै गरेको थियो अन्त जति बेला मैले एक्चुअलमा युज गर्यो साह्रै मन पर्यो प्रडक्ट एकदमै मतलब हेयर वास गरेर नै कन्डिसनरले स्मुथ हुँदैछ मतलब अरू कन्डिसनर साह्रै रफ रफ हुन्छ एन्डमा स्टार्टिङमा मात्रै स्मुथ जति बेला बादमा पुरा रफ हुन्छ तर यो यसको क्वालिटी चाहिँ एकदमै राम्रो रहेछ स्टार्टिङमा पनि स्मुथ नै रिजल्ट हुन्छ अन्त के अरे अगर कतै गयो पछि पनि यसको इफेक्ट चाहिँ एन्ड मतलब बहुत लामोसम्म हुँदो रहेछ साह्रै मन पर्यो मैले मैले सजेस्ट पनि गर्यो अरूहरूलाई हाम्रो अब म चाहिँ साह्रै मन पर्यो अब म यही कन्टिन्यु नै यही किन्छु अनि मैले त यता हाम्रो दिदी दादाहरूलाई पनि सजेस्ट गर्यो अनि मैले मेरो साथीलाई भन्नुभएको थियो अन्त साथीले पनि युज रिसेन्टली किन्यो अनि उसलाई पनि पुरा मन परेछ ए